हलो अँ दया सुन न मैले नि अस्ति म मार्केट गएको थिएँ कि मैले त्यहाँ के किनौँ भनेर यसो हेर्दा चाहिँ मलाई प्यान्ट किन्नु मन लाग्यो होइन र जिन्स प्यान्ट एउटा किनेँ साह्रै राम्रो रहेछ हो त्यो प्यान्ट त कस्तो मनपर्यो लगाएँ पनि लगाएर एकचोटि बजार पनि गएँ एकदम कम्फर्टेबल रहेछ हामीलाई हुने खालके एउटा नानीको आमाहरूले लगाउने टाइपको रहेछ स्टाइल पनि राम्रो क्वालिटी पनि राम्रो दाम पनि ठिक्कैको लाग्यो हो किनभने राम्रो लाग्यो किनभने हामीलाई त एकदम अब कम्फर्टेबल चाहिन्छ नि त होइन यताउता कुद्नुपर्छ काम गर्नुपर्छ त्यहीमाथि नानीहरू छ उनीहरूलाई अब यताउता लानुपर्छ बोक्नुपर्छ हामीलाई त टाइट प्यान्ट त ठिक हुँदैन अब यस्तो हेरेको त राम्रो लाग्यो तँलाई पनि राम्रो हुन्छ राम्रो सुहाउँछ हो किनभने तँ पनि मोटी छस् अँ म पनि मोटीमोटी छु त्यसले गर्दा त्यो प्यान्ट त एकदम राम्रो लाग्यो किन्ने भने चाहिँ भन है जानुपर्छ फेरि म अझै एउटा लिउँ भनेको कि अझै अलिकति अर्को स्टाइलमा अलिकति कलर अलिकति चेन्ज गरेर चाहिँ लिउँ भनेको तँ पनि लिन्छस् भने हिँड ल किनभने मलाई त पुरा मनपर्यो किनभने दामी अब यतातिर किन्दा कति महँगो महँगोमा किन्छौँ तर त्यो भैयाले एकदम राम्रो दाममा दियो हो ठिकै लाग्यो मलाई चाहिँ कम्फर्टेबल लाग्यो कपडा पनि राम्रो छ एकदम यो टाइट पनि हुँदैन एकदम फिटिङ खालके जाउँ ल जानुपर्छ ल फेरि फेरि सिलगढी जाँदा जाउँ न त्यही दोकानमा गएर चाहिँ प्यान्ट लिनुपर्छ ल